नजिकैको भन्दा पनि खोला नदीहरू चाहिँ हाम्रो कालेबुङ टाउनदेखि चाहिँ अलिकति टाढैमा छ जस्तै कालेबुङ टाउनदेखि दस पन्ध्र किलोमिटर तल एउटा टिस्टा नदी छ अनि कालेबुङ टाउनदेखि करिब बिस किलोमिटर तल एउटा रेली भन्ने खोला छ अनि ताल भन्दाखेरि चाहिँ नोक डाँडा झिल छ यो चाहिँ अब करिब कालेबुङ बजारदेखि सत्तर किलोमिटर टाढो छ यहाँदेखि गाडीमा जाँदाखेरि अढाई घन्टा जस्तो टाइम लागिहाल्छ र यो टिस्टा नदीको बारेमा भन्नु पर्दाखेरि चाहिँ टिस्टा नदीमा चाहिँ ठन्डा महिनामा पिकनिक खानेहरू वनभोज खानेहरूको भिड हुन्छ त्यसरी नै हामी पनि टिस्टा नदीमा वनभोज खान जान्छौँ र त्यहाँनिर चाहिँ त्रिवेणी भन्ने एउटा ठाउँ छ त्यहाँनिर चाहिँ टिस्टा र रङ्गितको दोभान भनिन्छ त्यहाँनिर चाहिँ क्याम्पेनिङहरू पनि गराइन्छ राफ्टिङहरू पनि गराइन्छ र त्यहाँनिर चाहिँ हामी एकपल्ट चाहिँ पिकनिक खानु गएको थियौँ हाम्रो साथी भाइहरू रमाइलो गर्नु र मज्जाले रमाइलो पनि गरेर फर्केको थियौँ अनि यो रेलीमा चाहिँ हामी प्रायः वर्षैपछि जस्तो जान्छौँ त्यहाँनिर चाहिँ सानो खोला छ त्यस्तो ठुलो त छैन त्यहाँनिर चाहिँ किन जान्छौँ भन्दा रेली खोलामा चाहिँ माघे सङ्क्रान्तिको अवसरमा हप्ता दिनव्यापी एउटा माघे मेला पनि लाग्ने गर्छ अनि त्यहाँनिर पिकनिकहरू खाने पनि प्रायः लुगाहरू धुनु होइन गरमको मौसममा पानी कम्ती हुँदाखेरि पिकनिक खानु लुगाहरू धुनु अनि पौडी खेल्नु त्यस्तो गर्नु पनि जान्छ अनि यो नोक डाँडा झिल चाहिँ धेरै टाढोमा भए पनि रमाइलो छ यो चाहिँ प्राकृतिक झिल चाहिँ होइन यसलाई बनाइएको हो तर पनि निक्कै ठुलो क्षेत्रमा होइन अलिकति आकार दिएर बनाइएको झिल छ यहाँनिर चाहिँ बोटिङहरू पनि गराइन्छ झिलको वरिपरि चाहिँ रेलिङहरू लगाइएको छ जहाँनिर चाहिँ अब मान्छे पस्न नसकोस् भनेर अनि झिलको वरिपरि फुटपाथ छ त्यो फुटपाथबाट झिलको परिक्रमा गर्नसक्छौँ अनि बोटिङहरू गराइन्छ त्यहाँनिर झिलको अलिकति माथि बस्ने ठाउँहरू फोटो खिच्ने ठाउँहरू रमणीय ठाउँ छ यो चाहिँ कालेबुङको एकदमै बस्ती क्षेत्रमा पर्छ रिमोट क्षेत्रमा तर पनि त्यहाँनिर एउटा त्यस्तो झिल बनाइएर चाहिँ अब पर्यटकहरू जाने गर्छ र त्यो ठाउँको पनि पर्यटकहरू आउजाउ गर्दाखेरि त्यो ठाउँको पनि विकास भएको छ त्यहाँनिर दोकानहरू चल्ने गर्छ मसिनो मसिनो जहाँनिर चाहिँ पर्यटकहरूले गएर चिया खाजाहरू खान्छ होइन सानो सानो व्यवसाय गर्नेहरूलाई पनि त्यहाँनिर अलिअलि आय स्रोतको माध्यम भएको छ र म आफै पुगेको चाहिँ नदी खोला अनि यो तालहरू झिलहरू भन्नु पर्दा चाहिँ म आफै पुगेको ठाउँ चाहिँ कालिम्पोङको चाहिँ यति नै हो